मैले पहिला त्यस्तो चित्र बनाउ बनाउनु भनेको त त्यही अब सानोमा आमाबाबासँग उभिरहेको चित्र बनाउने गर्थेँ सानोमा त त्यत्तिकै खेलखेलमा साथीभाइहरूसँग बनाउँदाखेरि बनाउँथेँ तर अहिले ठुलो भएपछि चाहिँ बिस्तारै बिस्तारै चाहिँ चाल पाएँ कि त्यो फोटोभित्रको अर्थ चाहिँ पुरा महत्त्व महत्त्व छ त्यसको किनभने आमाबाबासँग अहिले आमाबाबासँग टाढा बस्नुपर्दाखेरि त्यो फोटोको महत्त्व चाहिँ म धेरै लाग्छ